अँ भन्नु त बैनी भन त म यहाँ बजारबाट हौ म इलेक्ट्री को सामान पाउने दोकानबाट बोलेको अँ ए अँ मैले त राम्रै दिएको त बैनीले अस्ति मेरोबाटै सबै वेरिङको सामानहरू पनि लगेको होइन त्यो तारहरू पनि बल्बहरू पनि कि उयो पनि लगेको जस्तो लाग्छ झुमरहरू पनि ए कि के भयो त्यो इलेक्ट्रिसियनले ठिक छैन भनेर भन्यो कि जोड्नु चाहिँ जोडिसक्यो बलेन होला अँ कि के भयो ए होइन यस्तो कि मैले तिमीलाई तारहरू त सबै राम्रो क्वालिटीको दिएको मैले फेरि रिजनेबल रेटमा दिएको तिमीले भनेर मैले अलिकति डिस्काउन्ट पनि गरिदिएको होइन अन्त त्यो एलइडी बल्बहरू पनि मैले सबै डिस्काउन्टमा दिएँ त्यो एलइडी त नभए अरू दोकानमा त तिमीलाई कसैले डिस्काउन्ट गर्दैन हो मैले तिमीलाई सिलगढीकै रेटमा दिएको अब यहाँ कालिम्पोङमा बजारमा अरू सबै दोकानमा खोज तर मेरो दोकानमा जत्तिको सस्तो सामान चाहिँ तिमीले पाउँदैनौ हो अन्त त्यो मैले एलइडीको त तिमीलाई वारन्टी दिएको छु नि त एक वर्षको कि सायद त्यहाँनिर जोड्दाओर्दा तिम्रो घर त कहाँ पो भन्दै थियौ साङ्से भनेको होइन कि त्यहाँनिर अहिले त अब बर्खाको बेला छ बत्ती गइबस्छ होला अँ बेला बेला त्यो बत्ती गइबस्दाखेरि चाहिँ बत्ती गएर त्यो झिलिक झिलिक झिलिक झिलिक लाइट आउँछ नि कोही कोही बेला त्यसो हुँदाखेरि चाहिँ कोही बेला अलिकति बेसी भोल्टेज पस्छ कि अन्त त्यति बेला चाहिँ त्यो बिग्रिन्छ हौ त्यो सामान खराब भएको होइन नि मेरो दोकानको सामान त कम्प्लेन नै छैन अहिलेसम्म कत्ति कस्टमरले लान्छ होइन कम्प्लेन छैन अन्त त्यो सामान खराब होइन कि तिम्रो त्यो लाइनको प्रब्लम बर्खामा त्यस्तै हो नि बैनी कि ठिकै छ कतिवटा लगेको छौ तिमीले त्यो बल्ब तिनवटै त्यस्तो भयो त्यसो भएदेखि त्यो दुईवटा चाहिँ बल्ब कहिलेतिर बजार आउने कि अलिकति छिट्टै ल्याइदिनु तर किनभने मैले पनि उता कम्पनीमै पठाउनु पर्छ नि त मलाई पनि वारन्टी दिएको हुन्छ कम्पनीले नै कि एक वर्षको वारन्टी हुन्छ म तिमीलाई ठिकै छ चेन्ज गरिदिई हाल्छु म मेरो दोकानबाट अर्को दिइहाल्छु कि त्यो चाहिँ मलाई ल्याइदेऊ म फेरि उता पठाउनुपर्छ त्यसको फेरि टाइम पिरियड हुन्छ त्योभन्दा ढिलो गऱ्यो भने हुँदैन नि त कि अलिकति फिक्स गरेर चाहिँ ल्याइदेऊ न मलाई ल कहिलेतिर बजार आउँछौ यो हप्ताभित्र आउँछौ ए ल ल ल त्यसो भएदेखि आएर दोकानमा म छुइनँ भने पनि अरू हुन्छ कि तर अब अरूले दिँदैन होला म छैन भने मलाई एकपल्ट फोन गरेर त्यहाँनिर दोकानमा काम गर्नेहरूसँग बात मार्न दिनु म बात मारेर भन्छु दुईवटा चेन्ज गरेर सेम जस्तो थियो त्यस्तै त्यही कम्पनीको लिएर जानु कि सूर्यको दिएको जस्तो लाग्छ सूर्यकै हो नि अँ अँ त्यही लिएर जानु त्यो दुईवटा चाहिँ म उता कम्पनीलाई चेन्ज गर्न पठाउँछु चेन्ज हुन्छ नि त सुर्ताउनु पर्दैन ल ल ल ल बैनी राखेँ है